हेलो भाइ म आज इमर्जेन्सी कामले म बागडोग्रा कुनै पाहुना लिएर चाहिँ बागडोग्रा एयरपोर्ट जाने काम थियो अन्त अटो यहाँ कति बेला पाइन्छ होला नि त्यही लागि मैले तपाईँलाई कल गरेको मैले कुनै एउटा कामको लागि जानुपर्ने थियो अन्त त्यहाँ अटो लाग्छ कि लाग्दैन मेरो आज इमर्जेन्सी काम छ भाडा कति होला भाइ म यहाँ बाख्राकोटबाट बोलेको एयरपोर्ट जाँदैछु कि म आज कुनै पाहुना टाढोको पाहुना लिएर बागडोग्रा त्यही कारणले मैले भाइलाई कल गरेको भाइ